मलाई योगमा सबभन्दा मनपर्ने आसन चाहिँ कपालभाती हो र यो कपालभातीले चाहिँ के गर्छ भने भने हाम्रो शरीरभित्र भएको सम्पूर्ण जति पनि बिमारीहरू छ त्यो बिमारीलाई चाहिँ बिस्तारो बिस्तारोसँग हटाउँदै जान्छ है र साथसाथै हाम्रामा एउटा के आउँछ भने भने अब यो यो कपालभातीले चाहिँ तपाईँको हार्टको प्रब्लम्सहरूदेखिको लिएर तपाईँको क्यान्सरसम्मको बिमारीहरूलाई चाहिँ जाती बनाएको छ र यो सबैभन्दा ठुलो एकदमै राजा आसन नै कपालभाती हो र हामीले जब योगा गर्छौँ र कपालभाती गर्नु चाहिँ हामीले कहिले पनि छोड्नु हुँदैन एउटा कपालभाती हो एउटा अनुलोम विलोम हो यो दुईवटाले चाहिँ हाम्रो शरीरको जति पनि रोगहरू छ त्यसलाई चाहिँ बिस्तारो बिस्तारोसँग एकैचोटि त जस्तै अब डक्टरको चाहिँ दबाई खायो जाती भइहाल्छ होइन तर योगामा चाहिँ के हुन्छ भने भने पनि तपाईँको आज एक महिना गऱ्यो दुई महिना गऱ्यो तिन महिना गऱ्यो होइन तर तपाईँकोमा पुरा एउटा उयो के हरे अब एउटा ध्यानपूर्वक एकदमै त्यसमा चाहिँ एकदमै हामीले पेसेन्स चाहिन्छ पेसेन्ससँगले चाहिँ तपाईँले गर्नुभयो भने पनि चाहिँ यो योगाबाट चाहिँ तपाईँहरूले अवश्य नै छुटकारा पाउनु सक्नुहुन्छ